हेलो हेलो ए हजुर हजुर

ए हजुर हजुर हजुर त्यो ओभर भोल्टेस ओभर भएर त होइन हजुर हजुर ए ए कतिवटा लानु भएको थियो ए पाँचवटा हजुर हजुर पाँचवटा लानु भएको थियो स्विच बोर्ड हो कि ए हजुर ए हजुर

ए हजुर ए हजुर होइन म मान्छे पनि पठाइदिन्छु होइन तपाईँको त्यो बल्बको त वारेन्टीहरू राख्नु भएको होला नि हजुर त्यो व बल्ब र वारेन्टीहरू पनि लिएर आउनुहोस् अन्त त्यो बिग्रेको सामानहरू जति छ त्यो पनि लिएर आउनुहोस् म एकपल्ट यता हेर्छु के भएको रहेछ त्यहाँदेखिको फेरि म मान्छे पठाइदिन्छु नि तपाईँकोमा

हुन्छ हुन्छ त्यो मान्छे चाहिँ म आजै पठाइदिन्छु खासमा चाहिँ त्यो अहिले बर्खा झरी पनि हो कि त्यसले गर्दा तपाईँको त्यो भित्ताहरू चिसो भयो भने कोही बेला त्यो चिसो भित्तामा चाहिँ करेन्ट उयो गर्दाखेरि चाहिँ त्यस्तो हुन्छ त्यो पड्किन्छ किनभने अब हाम्रो त सामान तपाईँले सधैँ युज गरिराख्नु भएको होइन अहिलेसम्म त्यस्तो भएको थिएन यो सायद त्यो तपाईँको पानीले गर्दाखेरि पनि त्यस्तो हुनुसक्छ र पनि म मान्छे चाहिँ आज बेलका आठ बजीभित्रमा पठाइदिन्छु किनभने दिनभरि त अहिले दसैँको सिजनले गर्दा अलिक भिड हुन्छ र बेलुका चाहिँ म तपाईँको त्यहीँ तपाईँकै गाउँको छ नि त्यो छेउमा भाइ उसलाई पठाइदिन्छु नि घरमा अन्त उहाँले एकपल्ट हेरिदिन्छ अन्त भएन भने चाहिँ म तपाईँलाई भोलि फेरि अर्को इलेक्ट्रिसियन पठ पठाइदिन्छु नि त्यो सामानहरू चाहिँ भोलि तपाईँले बिहान छिटो लिएर आउनुस् न ल दोकान त साँढे आठतिर खुलिसकेको हुन्छ

हजुर हजुर त्यो वारेन्टी कार्ड चाहिँ सबैको वारेन्टी कार्ड लिएर आउनोस् न ल